मेरो मन पर्ने दौडनै मार्ग रास्ता चाहिँ तपाईँको प्लेन एरिया र रोड होइन जसको वरिपरि गाछहरू होस् होइन चिसो जग्गा होस् अनि दौडनु चाहिँ अब म एक्लै जान्छु अनि अनि अब बिहान प्र्याक्टिस पनि हरे डेली नै गर्छु बिहान लगभग पाँच बजीतिर बिहान म उठिहाल्छु उठेर फ्रेस भएर त्यसपछि आ आफ्नो जुत्ता सुता लगाएर त्यसपछि हामी निस्किहाल्छौँ कुद्नुको लागि म निस्किन्छु कुद्नुको लागि अनि त्यसपछि म चाहिँ अब म्याराथोनहरू कुद्ने मान्छे हो म्याराथोन धेरै जस्तो म्याराथोन कुद्छु अनि प्र्याक्टिस पनि त्यस्तै छ लाइक लोङ डिस्टेन्स प्र्याक्टिस हुन्छ दस किलोमिटर दिनको त्यति चाहिँ नर्मली प्र्याक्टिस गर्दैछु फिलहाल एन्ड अनि ड्रिम पनि छ एउटा कि फोर्टी किलो किलोमिटरसम्मको मेरो कुद्नु सकौँ भनेर एउटा सपना छ कि फोर्टी किलोमिटर्स नन् स्टप कुद्नु सकौँ भनेर एउटा सपना छ सो त्यही भएर प्र्याक्टिस पनि डेली नै गरिरहेछु एन्ड म्याराथोनहरू थुप्रै म्याराथोन कम्पिटिसन्सहरू गएर अब नि मैले भाग लिएको छु लाइक दस किलोमिटर पन्ध्र किलोमिटर एन्ड त्यसमा पनि कोही कोही लाइक लोकल म्याराथोन रेसहरू जस्तो हाम्रो लोकल एरियामा यहाँ जयगाउँमा भयो एकखेप पन्ध्र किलोमिटरको त्यसमा कुदेँ म त्यसपछि हाम्रै नियरबाई एरिया हेमिल्टनगन्ज भन्ने जग्गामा पाँच किलोमिटरको भएको थियो सो त्यसमा पनि कुदेँ म अनि एन्ड अलमोस्ट राम्रो पोजिसन फर्स्ट सेकेन्ड थर्ड त भइनँ बट राम्रो पोजिसन काइन्ड अफ आफूलाई सेटिस आफूलाई चित्त बुझ्ने पोजिसनमा चाहिँ म आएँ सो एन्ड त्यही हो अब प्र्याक्टिस अझै गरिरहेछु होइन आफूलाई अझै राम्रो होस् भनेर आफू राम्रो पोजिसनमा पुग्नु सकौँ भनेर प्र्याक्टिस चाहिँ गरिरहेछु